अब राजनीतिको बारेमा भन्न पऱ्यो भने चाहिँ हाम्रो गाउँमा पनि धेरै राजनीतिमा हुनेहरू छ एकचोटि सबै जना प्रायः युवाहरू पुरै राजनीति खेल्छ त्यो भोटको बेलामा चाहिँ साह्रो अशान्ति हुन्छ यस गाउँ इलाकातिर लाइक मिन्स बाहिरको केटाहरू आउँछ सुझो नबुझीकन उनीहरूले चाहिँ अरूको घरहरू एटेक गर्छ लाइक लास्ट टाइम एउटा एकदम ठुलो घटना भएको थियो त्यो चाहिँ मेरै आफ्नै कजन दादा थियो उसको घरमा चाहिँ आएर अचानक केटाहरू कहीँको केटाहरू आएर अचानक उनीहरूको घर तोड फोड गरिदिएको थियो एकदम घर आफ्नो घरहरू भतकाइदिएर त्यो विदआउट एनी रिजन उनीहरूले केही नबुझिकन आएर उनीहरूले उनीहरूको घर तोड फोड गरिएको थियो त्यसमा चाहिँ मलाई धेरै दुखः लागेको छ अन्त यहाँ चाहिँ सबै मिन्स राजनीति सबै ठाउँमा हुन्छ तर पनि उनीहरूले बुझ्नुपर्छ के राजनीति गर्नु के को लागि राजनीति गर्नुपर्छ भनेर तर हाम्रो गाउँमा पनि धेरै राजनीति हुन्छ र स्पेसली मैले अगाडि एउटा क्वेसन एन्सर क्वेसनको एन्सर दिइसकेको थिएँ लाइक जब पनि इलेक्सनको टाइममा धेरै हुन्छ लाइक्स झुन्ड झुन्ड झुन्ड भएर उनीहरू एकदम अशान्ति गर्छ गाउँ ठाउँहरूतिर अशान्ति हुन्छ बोल चाल हुँदैन अनि अगर केही उनीहरूले मिन्स अब उनीहरूको केही लाइक राम्रो कुरा गर्नुको खोज्यो भने उहीहरू गएर रोक्किने कुराहरू हुन्छ अनि गाउँ गाउँमा उनीहरूले अशान्ति गर्ने हुन्छ र राजनीति एकदम यिनीहरू म म चाहिँ भन्छु यो राजनीति कुनैमा पनि हुनु हुँदैन समाज लाइक समाज सेवामा सबै समाजकोहरू मिलेर बस्नुपर्छ लाइक एउटाले अर्कोलाई दोष्याउनु हुँदैन अर्कोले अर्कोलाई दोष हाल्नु हुँदैन इलेक्सनको टाइममा जति पनि नेताहरू जे पनि आएर फर्स्टमा बोलेको हुन्छ त्यो चाहिँ आफनो कर्तव्य पुरा गरेर छाड्नुपर्छ लाइक उनीहरूले भोट गरे लाइक भोटहरू सकेर चाहिँ उनीहरूले आफ्नो जो जति पनि उनीहरूले शब्दहरू राखेको छ त्यो शब्दहरू निभाउनु सक्नुपर्छ अनि उनीहरूले अगर सक्दैन भने भने चाहिँ त्यो आएर चाहिँ त्यो न मिन्स अरूलाई आश देखाउने कुराहरू गर्नु हुँदैन लाइक गाउँ बस्तीमा स्पेसल्ली सबैजना लाइक बुडा बुडीहरू हुनुहुन्छ उनीहरूले धेरै कुरा विश्वास गरिहाल्छ त्यसै कारण म नेताहरूलाई पनि भन्न चाहन्छु कि जति पनि उनीहरूले भोट अगाडि ब बोलेको शब्दहरूको चाहिँ पुरा गर्नुहुन्छ पुरा गर्नुपर्छ अगर त्यो भोट सकेर त्यो राजनीति खेल्नु हुँदैन लाइक भोट सकेर चाहिँ आफ्नो जो गाउँको अलिक राम्रो ठुलो ठालुहरूलाई बोलाएर लाइक चुपके चुपके चाहिँ उनीहरूले त्यो कुराहरू मिलाउनु हुँदैन अगर केही भन्नु छ भने चाहिँ एकदम समाजको अगाडि आएर भन्न सक्नुपर्छ म चाहिँ त्यही चाहिँ राख्न चाहन्छु